अन्धविश्वासहरूमा बोल्नु पर्दा अब उहिलेका मानिसहरूले अब बिरालोले बाटो काट्यो भने केही घटना घट्छ भनेर एक कदम पछाडि सरेर फेरि गएर थुथु गरेर अगाडि बढ् बढ्ने अगाडि जाने है क कतिवटा अब केही खानाहरू खाँदाखेरि कोही मान्छेहरू बसिराखेको छ र आफूले खाना खाँदाखेरि त्यो मान्छेले मान्छेको चोखा नलागोस् त्यो मान्छेले हेरेको आँखा नलागोस् भनेर अब अलिकति चढाएर त्यो खाना खानेहरू गर्ने गर्थे है तर त्यो सबै अन्धविश्वास कुराहरू हो कि जुन कुरा चाहिँ अब एकदमै विश्वास नलाग्ने कुराहरू नै हो अब उहिलेको मान्छेहरूले चाहिँ त्यस्ता कुराहरूमा विश्वास गर्थे है कुनै ठाउँ जाँदाखेरि अब आज मङ्गलबारको दिन हो नहिँड्नु है है मङ्गलबारको दिन हिँढ्यो भने खरो बार हो मङ्गलबार हिँडेको कामहरू पूर्ण हुँदैन बिहिबारको दिनमा दुमो बार हो पैसा नदिनु भन्ने कुराहरू यो थुप्रै थुप्रै कुराहरू उहिलेको मान्छेहरूले अब गर्थे है तर उहिलेको मान्छेहरूले चाहिँ किन गर्थे भनेर भन्दाखेरि उहिलेको मान्छेहरूले चाहिँ जे गरे त्यो सत्य हुन्थ्यो अब अहिले चाहिँ यो युगमा चाहिँ यो चाहिँ कलियुग भएर चाहिँ यसमा अहिले उहिले एउटा घटना घट्नुको लागि कत्ति वर्ष लाग्थ्यो बेसी सत्यै सत्य कामहरू भएर तर अहिले चाहिँ कलियुगमा चाहिँ जुन हामीले आज गरेको काम भोलि नै हामीले त्यसलाई भोग्नुपर्छ है अब उहिले चाहिँ हुन्थ्यो र उहिलेको बुढा बुढीले विश्वास गर्छन् अब हामीले पनि कतिवटा कुरालाई त विश्वास गर्नुपर्छ तर यो कुराहरू चाहिँ अन्धविश्वासकै कुराहरू हो किनभने जब हामी कहीँ जाँदैछौँ भोलि अब हामी चारजना भिन्दै भिन्दै ठाउँबाट हामी एउटा घरमा बसेको छौँ भने भोलिको दिनमा दुईजना निस्केर जाँदाखेरि तिन बास हुन्छ नजानु के अरे के अरे कि बेलुकी नै एउटा केही चिज बाहिर निकाल्नु भन्ने पनि उहिलेको बुढापाकाहरूले गर्थे है अन्त त्यो गर्दाखेरि चाहिँ अब जाँदाखेरि केही बाटोमा अब हुनु सक्छ कोही घटनाहरू घट्यो भने तिमीहरू यसरी हिँडेर हो भन्ने हामीलाई लाञ्छानाहरू लाग्छ है अन्त त्यो त्यो त्यो कुराहरूलाई चाहिँ अब अन्धविश्वासै भनौँ है अहिले त्यो कुराहरूलाई मान्यता लि लिदैन अब अहिले त चारजना बसोस् कि पाँचजना बसोस् कि सट्ट निस्केर हिँडेपछि कुनै काम हुन्छ पनि हुँदैन पनि त्यसलाई चाहिँ अहिले अहिले चाहिँ अब त्यस्तो बिश्वास गरेर विश्वास गर्दैनन् है तर उहिलेको बुढा पाकाहरले भनेको त्यो जत्ति पनि यो उखानहरू छ कतिवटा त सत्य भएर पनि गएको छ है हामीले त्यसलाई नकार्नु हुँदैन कतिवटा कुरालाई विश्वास पनि गर्नुपर्छ तर सबै कुरालाई नै विश्वास गर्नु गऱ्यो भने त हामी पनि ब्याक सर्ने हुन्छौ होला त्यसरी नै कत्ति कुरालाई हामीले माफ मागेर पनि हिँड्नु पर्छ कति कुरालाई हामीले कसैसँँ जाँदा केही गर्दाखेरि हामीले त्यसमा हामीले हामीले भुल गरेको छौँ भने त्यसलाई माफ पनि माग्नुपर्छ हामीले ए यस्तो पो भन्थ्यो त उहिलेको मान्छेले त भनेर त्यो कुराहरूलाई हामीले लिनु पनि पर्छ तर अब सबै कुरोलाई चाहिँ विश्वास गर्ने चाहिँ त्यस्तो साह्रो अब देखिँदैन अहिले है अब्धविश्वासकै कुराहरू नै लाग्छ अब बिरालोलेले बाटो काट्दा भन्दा अब को कोहीसँग आज गयो भने अब उहिलेको दस्तुरमा सञ्चबार निस्केर मङ्गलबार आमालाई नभेट्नु अब कुनै बेला त त्यही मङ्गलबारै गएर आमालाई भेट्नु सञ्चबारै निस्केर आमालाई गएर भेट्ने हुन्छ अब त्यतिबेला आमाको अलिकति स्वास्थ्य बिग्रियो भने तिमीहरू आएर हो म कहीँ जाँदाखेरि अलिकति केही एक्सिडेन्ट भयो भने तिमीहरू मङ्गलबारको दिन हिँडेर हौ त्यस्तो भन्ने अन्धविश्वासहरू चाहिँ अब अहिलेको जमानामा चाहिँ त्यस्तो छैन उहिलेको जमानामा चाहिँ थियो त्यो त्यसलाई चाहिँ हामीले अन्धविश्वासै भन्छौ धन्यवाद